आज समाचार मिडियाले ग्रामीण क्षेत्रका बारेमा पर्याप्त मुद्दाहरू देखाउने कोसिस गरेका छैनन् आज धेरै नै ग्रामीण क्षेत्रहरू छन् जो दुःखमा गुज्रिरहेका छन आज धेरै नै ग्रामीण क्षेत्रहरू छन् जसको घरहरू एकदम कमजोर अवस्थामा छन् आज धेरै नै ग्रामीण क्षेत्रहरू छन् जहाँनिर सडक पुगेको छैन आज धेरै ग्रामीण क्षेत्रहरू छन् जहाँ राम्रो हेल्थ केयर सेन्टरहरू छैन आज ती सबै चाहिँ मिडिया द्वारा चाहिँ एकदम देखाउने कोसिस गरिएको छैन सञ्चार माध्यमद्वारा पनि यी सबै देखाउने कोसिस गरिएको छैन जहाँनिर धेरै क्षेत्रहरू छन् ग्रामीण क्षेत्रहरू जहाँनिर बाटो पुगेको छैन सडक पुगेको छैन सानो बाटोहरू पनि उकालो जाने ओह्रालो जाने बाटोहरू पनि भत्किएको छ ती सबै भत्किएको छ मरम्मत गर्ने कोसिस गरिएको छैन ती सबै देखाउने कोसिस गरेका छैन आज धेरै परिवारहरू छन् जो जो दुःखमा गुज्रिरहेका छन् ती सबैलाई मिडियाले समाचार सञ्चारहरूले ती सबैलाई देखाउने कोसिस गरेको छैन र ग्रामीण क्षेत्रका दुःखबारे बझ्ने कोसिस गरेका छैनन्